बिजुली हाम्रो वर्तमान समयमा चाहिने एउटा महत्त्वपूर्ण वस्तु हो बिजुलीका धेरैभन्दा धेरै प्रयोगहरू छन् जस्तै हामी बिजुलीद्वारा हामी उज्यालो पाउन सक्छौँ र हामी धेरैभन्दा धेरै मसिनहरू चलाउनु सक्छौँ जस्तै गर्मी चल्दा फ्यान चलाउन सक्छौँ र जाडो हुँदा हिटर चलाउन सक्छौँ रेफ्रिजिरेटर हाम्रोमा हुनसक्छ हामी हाम्रो यन्त्रहरू जस्तै कम्प्युटर मोबाइलहरू हामी बिजुलीद्वारा नै चार्ज गर्न सक्छौँ र यसको धेरैभन्दा धेरै लाभहरू हामीलाई हामीले पाएका छौँ पहिलेको समयमा बिजुली नहुँदा सबै कुरा हातले गरिन्थ्यो र धेरैभन्दा धेरै साह्रो पर्थ्यो पहिले र अहिले जब बिजुली आयो हाम्रो समयमा हामीलाई हाम्रो समाजमा धेरैभन्दा धेरै लाभ भएको छ बिजुलीको कारणले गर्दा हामी नगर्नु सक्ने पहिला हामी जुन कुराहरू गर्न हामीलाई धेरै कठिन पर्थ्यो त्यो कुराहरू हामी आज सजिलै गर्न सक्छौँ यस बिजुलीको सहायताले अनि यस बिजुलीको धेरै लाभहरू भए तापनि यसका धेरै खतराहरू पनि छन् बिजुली एउटा यसलाई हामी करेन्ट भन्छौँ र यो करेन्टको पनि एउटा युनिट हुन्छ यसको मात्रा हुन्छ भोल्टेज हुन्छ यसको यसलाई वाटमा पनि नापिन्छ अनि हामी हाम्रो घरमा एउटा उपयुक्त मात्रा मात्रै पठाइन्छ हाम्रो घरमा बिजुली उपयोग गर्नको लागि हाम्रो उपयुक्त मात्रा मात्रै पठाइन्छ र हामी यस मात्राभन्दा बढी बिजुली खर्च हुने बढी मात्रा लाग्ने मसिनेरीहरू प्रद्योगिकीहरू हामीले यसमा चलायौँ भने हामीलाई त्यहाँ सर्ट सर्किट हुने सम्भावना हुन्छ र सर्ट सर्किट भइसकेपछि हाम्रो घरहरू जल्न सक्छ हामी हाम्रो ज्यान पनि जान सक्छ र हामीले यसको लागि के गर्नपर्छ भन्दाखेरि हाम्रो जुन हाम्रोमा मसिनेरी छ त्यो कति त्यसले कति थाम्न सक्छ कति युनिट थाम्न सक्छ त्यो त्यो कति युनिटमा चल्छ त्यो जानकारी लिएर मात्र हामीले घरमा त्यसलाई चलाउनपर्छ र अनि दोस्रो कुरा भन्नुपर्दा हामीले हाम्रो घरमा जुन वाइरिङ गरेका हुन्छौँ त्यो हामीले धेरै राम्रो गर्नु सक्नुपर्छ हामीले राम्रो किसिमको राम्रो क्वालिटी राम्रो क्वालिटीको तारहरू हामीले लाउनपर्छ किन भन्दाखेरि यदि हामीले राम्रो क्वालिटीको तारहरू लाएनौँ भने त्यहाँ सर्ट सर्किट हुने सम्भावना हुन्छ किनभने त्यस तारले कोही कोही बेला कुनै गल्तीले धेरै करेन्टहरू हाम्रो घरसम्म आइपुग्न सक्छ त्यतिबेला त्यस तारले थाम्न नसक्दा हामी हाम्रो घरहरू जल्नसक्छ हाम्रो ज्यान फेरि पनि जान सक्छ त्यसको कारणले गर्दा हामीले एकजना राम्रो इलेक्ट्रिसियन भन्छौँ हामी उहाँलाई लिएर हामीले यस तारहरू राम्रो जोड्न पर्छ अनि हामी बिजुलीबाट बिजुलीको खतराहरूबाट बाँच्न सक्छौँ र हाम्रो यहाँ बिजुलीको निम्ति हाम्रो बाटो बाटोमा पोलहरू सबैहरू टालिएका गाडिएका हुन्छन् पोलहरू गाडिएका हुन्छन् र कोही बेला त्यहाँ करेन्ट हाम्रो तारहरू चुट्टिएर हाम्रो करेन्टहरू बाटोमा छरिरहेको हुन्छ त्यसमा हामी सावधान रहनुपर्छ र हामीले भुइँतिर लडेको तारहरू कुनै पनि पोलहरू त्यसरी हामीले छोइहाल्नु हुँदैन किन भन्दाखेरि त्यसमा पनि हाम्रो हाई भोल्टेज करेन्टले हाम्रो ज्यान जानसक्छ र अनि झरी बादलको बेलामा हाम्रो पोलहरू हावाहरूले झरीहरूले बिगार बिग्रिन सक्छ त्यतिबेला पोलहरू ढलेर त्यतिबेला पनि हाम्रो करेन्टहरू त्यो बाटोतिर फ्लोहरू भइरहेको हुन्छ र त्यतिबेला पनि हामी सतर्क भएर बिजुलीको कर्मचारीहरूलाई बिजुलीको डिपार्टमेन्टहरूलाई हामीले जानकारी छिटोभन्दा छिटो दिनुपर्छ किनभने त्यसबाट आएको करेन्टले हाम्रो ज्यान पनि जानसक्छ र यी खतराहरूबाट हामीले आफ्नो सावधानी लिएर नै हामी बाँच्न सक्छौँ र कसरी के गर्दा के हुन्छ कस्तो गर्दा कस्तो हुन्छ भन्ने कुरा हामी र हामी हामी इन्टरनेटमा पनि हेर्न सक्छौँ र इन्टरनेटबाट हामीले हेर्नु हो भने हामीले धेरै कुरा जानकारी लिन सक्छौँ र मैले अघि भनेको जस्तै यो खतराहरूबाट हामी आफ्नो सावधानी पर्खिएर हाम्रो सावधानीले मात्र बाँच्न सक्छौँ यसलाई हामी आफ्नो सावधानीले हाम्रो ज्यान बचाउन पनि सक्छौँ र हाम्रो आफन्तहरूको ज्यान बचाउन सक्छौँ